हुन त सबै मौसमहरू आफ्नो समयअनुसार ठिकै नै हो है र पनि आफ्नो आफ्नो मान्छेको है विचार हुन्छ हुनुपर्छ नै है मनपर्नेहरू हुन्छ त्योमध्येमा मलाई बर्खा त्यही साह्रो मनपर्छ किनभने सबसे फर्स्ट पहिला त साधारण रूपमा सबैतिर हरियाली देख्छ है मरिजानु आँटेको बिरुवाहरू पनि अब एकदम हरियाली अब फुलेरहरू जान्छ उनीहरूले किनकि कत्ति ठाउँमा पानी नपुग्ने ठाउँहरू पनि हुन्छ है त्यति बेला एकदम हरियाली एकदम राम्रो भएर जान्छ हुन त यो के हो भन्दाखेरि जुन पनि स मौसमहरू आउँछ चाहे गरम होस् चाहे झरी होस् त्यो त्यही अब केही न केही राम्रोपन पनि नराम्रो पनि हुन्छ अब क्षति पनि पुग्छ ज क्षतिहरू पनि हुन्छ बर्खामा पनि र पनि मलाई त्यही एकदम बर्खा मनपर्छ है